म बोल्नु भएको तपाईँकोमा त्यो सब्जीहरू छ कि भनेर नि

हजुर चाहिन्छ पूजाको लागि फलफुल पनि छ कि भनेर नि केरा सब्जीहरू चाहिन्छ मलाई फलफुलहरू हजुर सबै कुरा छ छ छ होला नि म पाँच छ किलो जस्तो लान्छु होला दाम चाहिँ कति होला नि

अलिक कम्ती दाम घटाउँदा हुँदैन अलिक बेसी नै दुई दर्जन जस्तो लान्छु नि हुन्छ उम् हुन्छ अरू फलफुलको चाहिँ अरू फलफुलहरू चाहिन्छ एप्पलहरू के केहरू त्यो चाहिँ कस त्यो चाहिँ कसरी हो हजुर अलिक दाम घटाउनु हुँदैन एप्पल एक किलो लान्छु अम्बक एक किलै दाम घटाउनु हुन्छ

हुन्छ एप्पल केरा अम्बक

दारिम पनि दिनुहोस् न आधा किलो जस्तो सागसब्जीहरू पनि लानुपर्छ अलिक कसरी किलो हो हुन्छ